कुखुरा है उत्पादनहरू गर्ने सामान्य विधिहरू चाहिँ प्रायः बस्तीमा चाहिँ हामीले धेरै कुराहरू पाउने गर्छौँ र विशेष गरी अहिले त हामीले इलेक्ट्रिक मेसिनहरू पनि हामीले पाउने गर्छौँ र है त्यो मेसिनहरूमा चाहिँ हामीले एक चोटि धेरै अन्डाहरूलाई हाल्नु पर्ने हुँदो रहेछ अनि त्यहाँबाट है चल्लाहरू हामीले उत्पादन गर्ने त्यस्तो सुविधाहरू हामीले अहिलेको समयमा चाहिँ पाएका छौँ तर त्यो भन्दा बेस्ट चाहिँ हामीले है बस्तीमा हामीले जस्तो प्रकारले हामीले कुखुराहरूलाई है उत्पादनको लागि हामीले जुटाउनु पर्ने कुरा खर्चिनु पर्ने कुराहरू चाहिँ है हामीले कुखुरालाई असलसँग है त्यसलाई उत्पादन है गुणस्तर रूपमा हामीले लानुको लागि भने चाहिँ हामीले एकदम धेरै केयर गर्नु पर्ने हुन्छ है जब त्यसले है अन्डा दिने समय आउँछ है अन्डा दिँदा अन्डा दिने समयमा हामीले है भालेको पनि हामीलाई जरुरत परिराखेको हुन्छ है एउटा पोथी कुखरालाई है र जब है अन्डा दिन्छ है त्यसले अनि अन्डा दिए पछि हामीले ओथ्रा राख्ने प्रक्रिया हुन्छ र है कुखुरा उत्पादनको लागि एकदम ध्यान राख्नु पर्ने कुरा चाहिँ ओथ्राको समयमा हो जब है हामीले कुखुराहरूलाई हामीले ओथ्राहरूमा लगाउने गर्छौँ है बच्चाहरू निकाल्नको निम्ति र हामीले त्यहाँ लगाउँदै गर्दा है जुन अन्डाहरू चाहिँ हामीले त्यो ठाउँहरूमा राख्छौँ त्यो अन्डाहरूलाई चाहिँ हामीले एकदम हेरेर मात्र हामीले राख्नु पर्ने हुन्छ चर्केको फुटेको अन्डा राख्नु भएन भिज्ने ठाउँमा पनि हामीले त्यो ओथ्रालाई हामीले राख्नु हुँदैन किनभने त्यो पनि बिग्रिहाल्छ र जतिसक्दो चाहिँ हामीले कुखुराहरूलाई है राम्रोसँग हामीले हुर्काउनु त्यसको सन्तान वृद्धि गर्नु हो भने चाहिँ हामीले चाहिँ कुखुरालाई चाहिँ एकदम ओथ्रिँदै गर्दा है ओथ्रा राख्दै गर्दा ओथ्रा राख्दै गर्दा होइन हामीले अन्डा पार्दै गर्दा नै यस्तो जग्गालाई हामीले सुरक्षित जगालाई हामीलाई हेर्नु पर्छ जहाँ चाहिँ है पानी पर्दैन जहाँ जङ्गली जनावरहरूले उनीहरूलाई नोक्सान गर्नु नसक्ने ठाउँहरूलाई हामीले च्वोइस गरिराखेको हुनु पर्छ र चिसो ठाउँहरूमा पनि हामीले है कुखुराको अन्डा हामीले पार्न लगायौँ भने है ओथ्राहरू लगायो भने बिग्रिन्छ र अर्को कुरा चाहिँ जब हामीले कुखुराहरू ओथ्रा लगाउने क्रम आउँछ है त्यति बेला मात्र होइन तर हामीले अन्डा पार्दै गर्दा नै हामीले यस्तो जगाहरूलाई चाहिँ हामीले जग्गाहरू चाहिँ कुखुराको लागि बनाइदिनु पर्छ जहाँ चाहिँ त्यही नै ओथ्रिनु पनि के सकोस् हामीले पारिसकेको अन्डाहरूलाई है कुनै पनि कुराहरूमा राखेर फेरि ओथ्रिने बेलामा त्यो ठाउँहरूमा लगाउँदा चाहिँ हामीले सोचेको जस्तो हामीले बच्चाहरू पाउँदैनौँ तर जहाँ कुखुराले है सुरुदेखि अन्डा पार्यो त्यहीँ नै चाहिँ हामीले त्यो अन्डालाई नचलाईकन हामीले ओथ्रिनु दियौँ भने चाहिँ है त्यो बच्चाहरू चाहिँ त्यो अन्डाहरूबाट है बच्चाहरू चाहिँ राम्रोसँग के गर्न सक्छ निस्कन सक्छ र हुर्कन पनि सक्छ तर कतिले चाहिँ है अन्डाहरू एक जग्गा पार्छ र दोस्रो जग्गा ओथ्रिने ओथ्राउने काम गर्दा चाहिँ है त्यो अन्डाहरूले के गर्दैन आफूले चाहेको जस्तो है कुखुराले त्यो बच्चाहरू काड्न सक्दैन हुर्काउन सक्दैन र हामीले यो कुराहरूलाई चाहिँ एकदम याद गर्नु पर्छ कुखुराले एक्काइस बाइस दिनमा चल्लाहरू काड्ने काम गरिराखेको हुन्छ त्यतिन्जेल होइन एक्काइस दिनसम्म बाइस दिनसम्म है ओथ्रामा बस्दाखेरि कुखुरालाई हामीले धेरै केयर गर्नु पर्ने हुन्छ किनभने बिहान उनीहरू एक टाइम निस्कन्छ त्यति बेला उनीहरूलाई पानी खाजा खानेकुरा होइन चारोहरू हामीले एकदम टाइममा दिनु पर्छ किनभने हामीले ओथ्रामा राखेको कुखुरालाई भोकै राख्यो भने चाहिँ उयो चाहिँ बार बार निस्कन्छ बार बार निस्कनु भनेको चाहिँ है उसले राम्रो सन्तानहरू के गर्न सक्दैन वृद्धि गर्न सक्दैन तर कुखुरा दिनमा कोही कुखुराहरू है दुई दिनमा एक पल्ट निस्कन्छ तिनीहरूले त्यति बेला चाहिँ तिनीहरूलाई चाहिँ राम्रोसँग हामीले खुवाउनु पानी चारोहरू हामीले दियो भने चाहिँ है है त्यो कुखुराले चाहिँ त्यो पोथीले चाहिँ त्यो अन्डाहरूबाट राम्रोसँग चल्लाहरू पनि हुर्काउने गर्छ किनभने अन्डालाई चाहिँ है एकदम तातोपना चाहिएको हुन्छ र जतिसक्दो चाहिँ हामीले ओथ्राबाट निस्कनु बित्तिकै त्यो माउलाई उठेको माउलाई चाहिँ हामीले चारो पानी दिएर ओथ्रामा गइगयो भने चाहिँ है त्यो अन्डाहरू चिसिनु पाउँदैन र त्यति नै राम्रो चान्सेस पनि हुन्छ बच्चाहरू पाउने तर है कतिले चाहिँ हामी ढिलोसँग हामी चारो पानी दिने गर्छौँ र त्यो है खानेकुरा नपाइन्जेल ऊ पनि तड्पी बस्छ बाहिर दौडी बस्दाखेरि चाहिँ है उसले छोडेर आएको अन्डाहरू चिसिने भाग है चान्सेस बेसी हुन्छ चिसो हुँदै जान्छ र बच्चाहरू राम्रोसँग काड्नु सक्दैन त्यस कारण हामीले कुखुराहरू है एकदम राम्रोसँग उत्पादन गर्नु हो भने चाहिँ हामीले अन्डा पार्दादेखिको है हामीले ओथ्रायो पछि है ओथ्राउनु अघि हामीले एकदम याद गर्नु हुनु पर्ने हुन्छौँ र ओथ्रिसकेर है बच्चा निकालिसके पछि पनि हामीले केही दिन केही हप्तासम्म चाहिँ त्यो बच्चाहरूलाई तातो जग्गामा राख्ने अनि उनीहरूलाई उमेर अनुसारको आफ्नो है खाना खोराकहरू दबाईहरू है दबाई आदि कुराहरू चाहिँ हामीले कुखुरालाई पनि हामीले दिन सक्यौँ भने चाहिँ कुखुराको उत्पादनहरूमा चाहिँ है धेरै असल भएर जान्छ